मैले एउटा साबुन किनेको थिएँ त्यो चाहिँ एकदम नराम्रो रहेछ दाम चाहिँ महँगो तर एकदम नराम्रो त्यसको गन्ध पनि राम्रो थिएन अनि टुक्रै टुक्रा पर्ने राम्रोसँगले नचलाइ त्यो चाहिँ मलाई एकदम चित्त बुझेको छैन त्यो साबुन देख्दा चाहिँ बित्थामा त्यत्रो पैसा मात्रै खेर गयो